हेलो हेलो तपाईँ उयो बोल्नु भएको ए तपाईँले भन्नुहुँदैथ्यो नि त्यो बाइक कल गरेको थियो कि पल्सर पल्सर वान एट्टी वान एट्टी ए हुन्छ मो डाउन पे डाउन पेमेन्ट नै दिन्छु होला हौ

हजुर मो पल्सर नै लिन्छु होला हौ म यो हप्ता नै लिउँ भनेर सोच्दैछु हन्छ हुन्छ म तपाईँसँग कन्ट्याक्ट गर्छु नि म यही हप्ताभित्र आउँछु नि